म मेरो फुलहरू रोप्नका निम्ति फुलबारी स्याहार्नका निम्ति के कस्ता औजारहरू प्रयोग गर्छु भन्न पर्दा काँटा कोदालो छुरी हँसिया खन्ती जस्ता औजारहरू प्रयोग गर्छु जसले गर्दा कडा भएको अथवा बन्जर जमिनलाई काँटाले खनेर मलहरू त्यसमा फिटाउने कामहरू हुन्छ अनि हँसियाहरू चाहिँ किन भन्दा त्यहाँनिर जो पुरानो रोग पुरानो बोटहरू हुन्छ फुलको जसलाई उखालेर फ्याँक्न सकिँदैन जरा धेरै गहिरोसम्म गएको हुन्छ त्यसैलाई फेदैमा काटेर फ्याँक्नुका निम्ति चाहिँ त्यसको निम्ति म हँसिया खुकुरी जस्ता औजारहरू प्रयोग गर्छु